यस क्षेत्रमा देखिने चराहरू यीनै हुन् कोइली चरा ढुकुर लाहाँचे अनि चिबे बल्छे चरा कोलकले चरा अनि फिस्टा रानी चरी कलचौँडा इत्यादि हुन् र सबैभन्दा मलाई मनपर्ने चाहिँ रानी चरी हो रानी चरी उडेर आउँदा एकदमै खुसी लाग्छ रमाइलो लाग्छ किनभने ती रानी चराहरू रङ्ग बिरङ्गका हुन्छन् र हाम्रो घर छेउ रुखतिर आएर बस्छन् र तिनीहरूलाई हेर्न एकदमै रमाइलो लाग्छ र तिनीहरूलाई हेरूँ हेरूँ लाग्छ एकदमै खुसी लागेर आउँछ र उनीहरूको कराइमा स्वर पनि एकदमै मनपर्छ रातो पहेलो हरियो यस्तो प्रकारको थुप्रै रङ्गको हुन्छ र सबै सबैभन्दा मर मनपर्ने चरा चाहिँ मलाई चाहिँ रानी चरी नै हो